ए हाम्रो बस्तीमा चाहिँ सानो सानो हेल्थ सेन्टरहरू छ है जसमा कि है आफूले ठुलो ठुलो अब हुन्छ नि अब इमर्जेन्सी प्रेगनेन्ट भयो जस्तै भए पनि क्यानसर भयो एप्पेन्डिक्स भयो स्टोन भयो है अल्सर भयो त्यस्तो उयो ट्रिटमेन्टहरू चाहिँ अब आफूले त्यो आफ्नो गाउँमा त्यस्तो फेसिलिटी छैन जसमा कि हामी कालिम्पोङ टाउनै आएर आफूले आफ्नो लागि जाँच गर्नु पर्छ